बिरुवाहरू उमार्नको लागि फुलहरू उमार्नको लागि हामी यहाँको लोकल माटोहरू लाउँछौँ र सिनेरी फुलहरूको लागि मल गाईको मलहरू लाउँछौँ र अरू अर्किडहरूको लागि हामी जस्तै जङ्गलमा पाउने जङ्गलमा पाउने पत्करको मलहरू लाएर हामी उमार्छौँ र यसरी मल लाएको मजाले लाएपछि हामी त्यो फुललाई राम्रोसँगले उगाउन सक्छौँ र यसरी फुलहरू धेरै लाएर हामी फुलहरू बिजन तपाईँको मल अनि माटो सँगसँगै मिलाएर हामी त्यसलाई मजाले गमलामा लाएपछि हक खकुलो माटो फु फुको माटो यसरी मिलाएर हामी फुलहरू लाउन सक्छौँ सिनेरी फुलहरूदेखिन्को लिएर तपाईँको अरूहरू फुलहरू पनि हामी उमार्न सक्छौँ जस्तै भयो हामी जङ्गली मलहरू लाएको देखि अर्कै सिनेरी फुलहरू हुन्छ र फुलहरूको सिजनल फुल लाउनुपर्यो भनेदेखि गाईको मलहरू लाएर हामी गमलामा सम् स समय समयमा पानीहरू लाएमा हामी फुलहरू राम्रोसँगले उगाउन सक्छौँ र माटोअनुसार माटो बेसी भए बराबर मलहरू र माटो मिलाई राम्रोसँगले फुलहरू सिजनल फुलहरू उम्रिन सक्छ अनि यसरी फुलहरू उमार्नको लागि बिरुवाहरू कुनै र गाईको मल र जङ्गली मलहरू यसरी आफ्नो आफ्नो तरिकाले लाउँछौँ सिनेरी फुलहरूलाई जङ्गली मल र सिजनल फुललाई गाईको मल लाउन सक्छौँ